हजुर भन्नुहोस् गुड मर्निङ

गुड मर्निङ र तपाईँले असल कुरा र राम्रो कुरा तपाईँले राखिदिनुभयो अनि त्यसको विषयमा म एकदमै म तपाईँलाई धन्यवाद दिन्छु र ट्राफिकको रुल्सहरू यस्तो प्रकार छ कि अनि ड्राइभर जो छ ड्राइभरले सिट बेल्ट लएको हुनु पऱ्यो अनि सिट बेल्ट जब हामी लाउँछौँ र ट्राफिकमा अब यहाँ यस्तो छ यहाँको ड्राइभरहरू यस्तो छ कि जब पुलिस जब हामी हामी जब हामी पुलिस हामी प्रशासनलाई हामी जब देख्छौँ जब प्रशासन देख्दा मात्रै यो सिट बेल्टलाई लाइन्छ अनि जब प्रशासनदेखि जब प्रशासनको आँखादेखि जब बाहिर जान्छ अनि त्यतिबेला चाहिँ सिट बेल्ट लाउँ लाउँदैन तर सिट बेल्ट लाएको चाहिँ असल हो किनकि तपाईँको पेसेन्जरदेखि लेएर ड्राइभरदेखि लेएर हरेकले चाहिँ सिट बेल्ट लाएको चाहिँ एकदमै राम्रो हो र एकदमै सेफ्टी एकदमै सेफ हो र जब सिट बेल्ट जब हालेपछि चाहिँ जब गाडी एक्सिडेन्ट जब हुन्छ तब चाहिँ एयरब्याग ड्राइभिङ जब स्ट्रीङको छेउमा एयरब्याग भनिन्छ त्यो एयरब्याग खोलिन्छ तब सेफ हुन्छ र प्यासेन्जरले पनि जब त्यो सिट बेल्ट लाएको हुन्छ अगाडि फ्रन्टमा पनि त्यो एयरब्यागहरू खोलिन्छ जसमा कि अब बाइकहरू भयो बाइकहरूले पनि हेल्मेट लाउनु असल हो किनकि बाइकवाला स्कुटिवालाहरूले जति हेल्मेट लाउँछ र आफ्नो टाउको एकदमै सेफ रहन्छ अनि अहिले धेरै अब जापानले पनि एउटा बाइक बनिँदैछ त्यसमा पनि तपाईँको एयरब्यागवाला बाइकहरू बनिँदैछ त्यो पनि आफूले त्यसमा बेल्टहरू लाउनु सक्यो भने एकदमै अनिवार्य हुन्छ त्यही अब हेल्मेट चाहिँ अब यस्तो चिज हो अब हेल्मेट लाउनु चाहिँ एकदमै राम्रो हो अनि हेल्मेट चाहिँ किन लाउँछ भन्दा चाहिँ टाउकोको लागि हो अनि एकदमै हो जब हामी दुईजना पेसेन्जर बस्छ दुईजना पेसेन्जरले नै जो बाइक चलाउने र पछाडि बस्ने पेसेन्जर भयो अनि हेल्मेट हामीले लगायो भने चाहिँ हामी एकदमै राम्रो अनिवारिक हुनु सक्छ ल हुन्छ थ्याङ्कयु